म मेरो जीवनकालमा साधारणतया साधारण जीवन साधारण स्कुलबाट सबै गरेर एउटा बिताइरहेको स्कुलमा स्कुल जीवनमा स्कुल सकिसकेपछि टिचिङ लाइनमा गुरुआमा भएर एउटा प्राइभेट स्कुलमा पढाउँदै थिएँ त्यसको बादमा अलिकति प्राइभेट स्कुल पढाउँदा पढाउँदै एउटा साधारण सरकारी स्कुल पुरै सरकारी भन्न मिल्दैन सेमी गभर्मेन्ट स्कुलमा कार्यरत गर्न थालेँ त्यसको बाद अलिकति मलाई सामाजिकपट्टि पनि राम्रो लागेकोले गर्दा गाउँठाउँमा स समाजमा अलिकति हेल्प गर्ने मौका पाएँ साथै मैले बिएलओ ड्युटी एकदमै नयाँ मेरो लागि नयाँ थियो यो जुन चाहिँ भोटको कार्यहरू गर्नुपर्ने योहरू गर्दाखेरि मानिसहरूसँग धेरै सम्पर्कमा गाउँको मान्छेहरूसँग धेरै सम्पर्कमा आइपरेँ अनि यो मेरो लागि एकदमै नौलो मेरो लागि मेरो लाइफको परिवर्तन हो किनभने म यसरी गाउँठाँउमा बेसी मानिसहरूसँग बात मारेर घोलिएर हिँडेको जीवन होइन यो मेरो धेरै पछि धेरै पछि म मलाई एउटा नयाँ हो किनभने मान्छेसँग मिल्दाजुल्दा सामाजिक परिस्थितिमा बस्दा कस्तो के हुँदोरहेछ भन्ने कुरा मेरो लागि एकदमै नयाँ थियो जुन चाहिँ मैले सरकारी स्कुलमा पसिसकेपछि यो गर्नथालेँ मलाई राम्रो पनि लाग्यो यसको प्रभाव मलाई आफूलाई म खुसी नै छु कि साम समाजमा मान्छेलाई केही गर्नुसकेँ गर्दैछु भनेर तर मैले सानैदेखिको यसको चाहिँ सोचेको होइन यो मेरो लागि एकदमै नयाँ नौलो परिवर्तनहरू थियो जुन चाहिँ मैले पछिपछिबाट सिक्दै गएँ जस्तो जस्तो परिस्थितिमा आइपर्दै गयो नयाँ नयाँ नौलो कुराहरू सिक्दै गएँ